हाम्रो गाउँमा चाहिँ हरेक साल दसैँमा मेला लाग्ने गर्छ है र सानो हुँदादेखि नै अब देखेको त्यो मेला अहिले पनि लागिरहेछ र त्यसमा चाहिँ अब मेलामा आमा बाबाहरूसँग जाँदाखेरि चाहिँ अब त्यो एउटा देखेको चिजहरू है हामीलाई किनिदिदाँ चाहिँ अब धेरै खुसी लाग्छ र मैले मागेको चिजहरू चाहिँ अब त्यहाँ किनिदिनुहुन्छ आमाहरूले है मेलामा मज्जा आउँछ